ह्यान्डपम्पको बारे त धेरै अनुभव छैन हामी दार्जिलिङ डिस्ट्रिक्ट पाहाडमा बस्ने मान्छेहरू पहाडमा मैले ह्यान्डपम्पको धेरै उपयोग त देखेँ अहिँलेसम्म देखेको त छुइनँ काहीँ पनि पाहाडमा त्यसको उपयोग भएको हाम्रोतिर त मुहानबाट आएको पानी पलाएको पाहाडबाट पलाएको पानी नै चल्छ प्रायः जस्तो पाइपबाट ल्याएर घरघरमा तर अब त्यस्तो देखेको त छुइनँ मैले तर अहिले कामको सिलसिलामा अहिले एकदुई हालैमा मधेसमा बसेर मधेसमै त्यतै बसोबासो गर्नाले अलिअलि ह्यान्डपम्प चलाएको अनुभव चाहिँ छ यतिबिना गर्मीमा कि जाडोमा त्यसरी अब लाइनमा लागेर उभिएको ओरेको त्यस्तो त केही थाहा छैन अलिकिति थाहा छ जब ह्यान्डपम्पलाई भ्याक्युमले भ्याकुमको मद्दतले काम गर्छ त्यसले र जब मन्छेको प्रेसर पर्दा मात्रै मान्छेले प्रेसर दिँदा मात्रै त्यसबाट पानी निक्लिन्छ भनेको चाहिँ याद छ त्यति चाहिँ अरू कुरा चाहिँ त्यति साह्रो केही याद भएन अनि पानीमा अलिकति त्यो फलामले गर्दाखेरि होला केही खियाको खियाको तत्त्वहरू अलिकति ख्या गनाको जस्तो या स्वादमा खिया आएको जस्तो या फलामको अलिकति केही भएको जस्तो अनुभव हुन्छ त्यो पानी खाँदा त्यति चाहिँ याद छ